अब म चाहिँ भबिष्यमा करियरको बारेमा भन्नु पर्दा चाहिँ अहिले नै म अब सानोतिनो भए पनि काम गर्दैछु आँगनबाडीमा हो हेल्फरको रूपमा आबो कार्य गर्दैसु काम गर्दैसु अब यो हेल्परको काममा चाहिँ अब त्यति मलाई अब जति भनेको जस्तो त्यति चाहिँ अब मलाई खर्च आउँदैन होइन नानीहरू पढाउनु लेखाउनु तेस्तो पुग्ने चाहिँ आउँदैन र पछि गएर चाहिँ अब यसको म अब वर्कर बनिनुको लागि चाहिँ कोशिष गर्दैछु अब वर्कर बनिनुको लागि चाहिँ के के डकुमेन्ट्स के गर्नुपर्छ कसो गर्नपर्स है कतिवटा सिक्दै पनि छु अहिले नै सोधीखोजी गर्दैछु के गर्नुपर्छ कसो गर्नुपर्छ अन्त अब जुन चाहिँ वर्करकै ए हेल्परकै पदमा बसेर चाहिँ अब नहुने रहेछ भनेर पनि सोच्दैछु अब नानीहरू पढ्दैछ अब क्लासहरू बढ्दै जाँदैछ तिनीहरूको पनि खर्च बढ्दै जाँदैछ अब त्यति पैसाले त के पनि हुँदैन त्यही भएर अब भोलिको दिनमा गएर चाहिँ अब म हेल् हेल्परदेखि वर्कर बनेँ भने चाहिँ अब मैले जुन चाहिँ नानीहरूको लागि सपना देखेको छु राम्रो पढाउने अब राम्रो पढाउने त अब राम्रो पढिदियो भने चाहिँ एकदमै राम्रो पढाउने पढाएर चाहिँ अब अलिकति काम गर्ने नै होस् भन्ने सोचेको छु घरहरू राम्रो बनाउने त्यसको लागि चाहिँ अब हामीलाई अलिकति पैसा रुपियाँको खाँचै पर्छ अब जुन चाहिँ म यो काम गर्दैछु अब त्यसले त सोच्ने कुरा आएन अब घर खर्च पनि चाहियो यसको लागि अब राम्रै काम छ भने त अब अलिकति धेरै पैसा आउँछ यो खर्चले चाहिँ अब मेरो नहुने भएर चाहिँ अब म सोच्दैछु कि म वर्कर बनिनै पर्ने रहेछ वर्कर बनियो भने चाहिँ अब मलाई अलिकति धेरै सहायता हुन्छ अलिकति सेलेरी पनि बढ्छ अब त्यसले चाहिँ म अलिकति घर खर्च गरेर मेरो अलिकति उब्रिन्छ होइन म त्यसलाई सेभिङ गर्नु सक्छु अब त्यही सोच्दैछु मैले अब भविष्यमा चाहिँ म चाहिँ वर्कर बनिनु पर्ने रहेछ वर्कर बनियो भने चाहिँ मलाई अलिकति आर्थिक अवस्थामा चाहिँ अब मलाई सहयोग हुन्छ अब नानीहरूलाई पढाउनु लेखाउनु घर बनाउनु तिनीहरूलाई अब भनेको जस्तो सुख सिबु सुविधा चाहिँ दिन्छु भनेर सोच्छु त्यसै कारणले चाहिँ अब म चाहिँ यो वर्कर हुनु चाहिँ जरुरी रहेछ भनेर सोच्दै चाहिँ अब भविष्यमा चाहिँ अब सोच्दैछु हुन्छु हुँदिनँ त्यो त अब बादमै देखाइजान्छ अहिले त अब मेरो करियर भन् भन्ने नै यो आइसिडिएसको अब हेल्परमा गर्दैछु अब यसमा म यतिमा पनि खुसी नै छु तर अब योदेखि अझ बढ्यो भने चाहिँ अब मलाई अलिकति आर्थिक अवस्थामा चाहिँ अब सहयोग हुन्छ भनेर सोचेको छु अब म केही सेभिङ गर्नु चाहिँ सक्छु भन्ने चाहिँ मलाई आशा लागेको छ